दार्जिलिङ जिल्लामा तपाईँको बेसी जस्तो हेर्नु भयो भने बङ्गालमा जुन चाहिँ पूजाहरू गरिन्छ त्यो नै मानिन्छ तर नेपालीहरूको अलिकति मनाउने तरिकामा चाहिँ तपाईँको भिन्नता हुन्छ र दार्जिलिङमा तपाईँको सबैभन्दा ठुलो पर्व चाहिँ दसैँ नै हो दसैँ र तिहार दसैँ आउन अगाडि तपाईँको फुलपाती नौ दिन नौरथाबाट सुरु हुन्छ नौ दिन देवी दुर्गा भवानी माँको पूजालाई गरेर तपाईँ आठौँ दिनमा चाहिँ तपाईँको फुलपाती हुन्छ र फुलपाती घुमाउने दिनमा धेरै सबैजना धेरै नै रमाउँछ त्यस बेला दार्जिलिङको तपाईँको नक्सा नै बद्लिएको हुन्छ जोस युवामा जोस हुन्छ तपाईँको बुढापाका पनि धेरै खुसी भएर बाटोमा निस्किने गर्छन् र तपाईँको दुर्गा पूजा सकिए पश्चात तिहारको दिन रात नै सबै पाहाड नै उज्यालो हुन्छ र हवामा नै तपाईँको हर्ष खुसी हुन्छ जो दुखी हुन्छ उनीहरूलाई पनि खुसी दिनु कोसिस गरिन्छन् गरिन्छ र चाडपर्वहरूमा त दार्जिलिङमा त्यति नै छ र अरू जातिको पनि चाडपर्वहरू यहाँ मनाउँछ क्रिसमसदेखि लिएर तपाईँको यो गुरुनानक त्यो उयो पूजाहरू लिएर सबै नै गरिन्छ यहाँ बिहारीहरूले होली र होलीमा पनि नेपाली बिहारी सबै मिलेर गर्ने गर्छ